हाम्रो धर्महरूमा विशेष गरेर जुन चाहिँ मोहित पार्ने हाम्रो धर्म हिन्दू दोस्रो क्रिश्चियान र अनि बुद्ध बुद्धिस्ट छन् त्यसमा बुद्धिस्ट दोस्रो धर्म बुद्धिस्ट अति नै मलाई मनपर्छ र क्रिश्चियन पनि मलाई मन पर्छ किन बुद्धिस्टको शान्ति प्रेम सेवा सबै कुरा छ बुद्धिस्टमा पनि अनि क्रिश्चियनमा पनि प्रेम सेवा छ र यो दुईवटा धर्म मलाई मन पर्छ र यसमा म खुसी पनि हुन्छु हिन्दू छोडेर म हिन्दू हुँ तर यो दुईवटा धर्म अति नै खुसी लाग्छ र बुद्धिस्ट पनि हिन्दू तर बुद्धिस्टमा जुन ज्ञान छ अति नै उत्तम ज्ञान छ र क्रिश्चियनमा पनि सेवा र धर्म साह्रै राम्रो छ र मलाई मन पर्छ र यसमा चाडहरूमा चाहिँ क्रिश्चियनको पच्चिस डिसेम्बर हो बुद्धिस्टको बुद्ध पूर्णिमा हो राम्रोसँग हामी मनाउँछौँ बुद्धिस्टको पर्वमा हामी नवसङ्घ कीर्तन गर्छौँ क्रिश्चियनको डिसेम्बरको पच्चिस तारिख हामी नवसँग कीर्तन गर्छौँ र यो प्रकारले हामी मनाउँछौँ हाम्रो धर्ममा त प्रत्येक नै मनाउँछौँ